हाम्रो यहाँ धर्मिक स्थलहरूमध्ये चाहिँ हाम्रो यहाँनिर गाउँमा चाहिँ एउटा सातकन्या देवी मन्दिर छ र त्यहाँ देवी मन्दिरमा चाहिँ देवी पूजा शिव पूजा र यो नौ दुर्गा भवानीको पूजा हुन्छ र त्यहाँनिर चाहिँ धेरैवटा बाहिरबाट मानिसहरू आउने जाने गर्छ मन्दिरमा अनि त्यहाँ गरिने अभ्यासहरू चाहिँ हामी पूजा हुन अगाडि चाहिँ मन्दिरको वरिपरि सर सफाई गर्छौँ र यहाँनिर धुमधामसँगले हाम्रो गाउँमा सातकन्या देवी मन्दिरमा चाहिँ धुमधामसँगले पूजा गरिने गर्छौँ हामी सबै मिलेर र ठुला बडाहरू सबै मन्दिरमा आएर बाहिरका मानिसहरू आएर पूजा गर्ने गर्छ